यो फुल कहाँबाट ल्याएको यो फुल कसले रोपेको र यो खाना कसले बनाएको साह्रै मिठो बनाएछ कसले बनाएको

यो फुलको गार्डन कहाँ छ यो रुख कसले रोपेको

कसरी स्याहर्नु पर्छ यो फुल कस्तो फुल्छ

आज सब्जी कसले बनाउँछ पानी थाप्न जाने पानी पर्दैछ अन्त दाउरा काट्न जाने